किसानहरूले किसानहरूले लोनहरू गरेर आफ्नो खेतीहरू लगाएको हुन्छ र त्यो खेतीहरू बाढहरू आएर खेती उ फसल उठाउने बेलामा बाढहरू आएर कोही बाढहरू आउँछ कोही बेला असिनाहरू पर्छ हावापानी आएर हावापानी आएर खेतीको फसलहरू बिग्रिन्छ र किसानहरूले त्यो खेती बेचेरै लोन तिर्ने गरेको हुन्छ र त्यो खेती नष्ट भएर उनीहरूले लोन तिर्नु सक्दैनन् त्यही भएर किसानहरूले आफ्नो आत्य आत्महत्या गर्नुमा बाध्यता हुन्छ र उयो सरकारलाई भन्नु चाहन्छु कि किसानहरूको यस यस्तो ल यस्तो किसानहरूले यस्तो प्रकारले लोन खोलेको हुन्छन् र त्यो लोनलाई नष्ट भयो भने खेती नष्ट भयो भने त्यो लोनलाई त माफी गर्ने आग्रह गर्दछु किनकि विचराहरूकोमा अरू केही उपाय हुँदैन रातदिन मिहिनेत गरेर मजदुरी गरेर घामपानी नभनिकन खटेर उनीहरूले खेतीपाती लगाएको हुन्छन् अन्त प्रकृतिको प्रकृतिको देन भनौँ या प्रकृतिलाई कसैले बुझ्न सकिँदैन र त्यही कारण